प्रारम्भिक बाइकरहरूले गर्ने सामान्य गल्ती मध्येमा एक हो जोस प्रारम्भिक मा बाइकरहरू प्राय जोसमा रहेको कारण ओभर स्पिड गर्दछन् जो हादसाको सिकार बन्न सक्छ सो ओभर स्पिड नै प्रारम्भिक बाइकरहरूको निम्ति सबैभन्दा ठुलो गल्ती मान्न सकिन्छ त्यसपछि अर्को कुरो प्रोपर गियर्स नलगाउनको कारण पनि केही घटनाहरू घट्न सक्छन् र यी गियर्स प्लस ओभर स्पिड नै प्रारम्भिक बाइकरहरूको गल्तीहरू हुने गर्दछ र यसलाई कसरी बाँच्न सकिन्छ भन्ने बारेमा भन्नुपर्दा यसलाई यसलाई जोसले नलिएर ध्यानपूर्वक गाडी चलाउनु पर्ने बाइक चलाउनु पर्ने अनि प्रोपर गियर्स लगाउनु पर्ने जस्तो कि हेलमेट ज्याकेट पेन्ट जुत्ता प्रोपर गियर्स लगाउनाले अनि ध्यानपूर्वक सामान्य रफ्तारमा चले यी घटनाहरूदेखि बाँच्न सकिन्छ